मलाई अनलाइन प्रडक्टसमा भरोसा थिएन तर मेरो चलाउँदै गरेको फोन अचानक चार्ज हुन बन्द भयो जसले गर्दा मैले अनलाइन नयाँ फोन सँग पुरानो फोन साटेँ अनि थपनी पैसा पनि तिरेँ अहिले यो फोन मलाई एकदमै मन पर्यो र यो प्रडक्ट एकदम बेस्ट छ